अब यो यहाँको कालिम्पोङको इकोनमिक कन्डिसन ग्रोथ भएको चाहिँ पहिला हेरी धेरै नै ग्रोथ भएको छ कारण कालिम्पोङलाई एउटा एडुकेसनको एडुकेसन हब भनेर मानिन्छ है यहाँबाट बाहिरको नानीहरू धेरै पढ्न आउँछ जस्तै याँ तपाईँको बङ्गालादेश भयो भुटान भयो नेपाल भयो है यहाँ वरिपरि कै राज्यकै नानीहरू पनि धेरै पढ्न आउँछ र

जस्तै यो प्राइभेट स्कुलहरूमा नानीहरू पढ्छ त्यो प्राइभेट स्कुलमा टिचिङ गर्नेहरूको जीविका त्यही स्कुलले गर्दा चलिरहेछ त्यो नानीहरूले त्यहाँ त्यो स्कुलमा पढाउने टिचरहरूबाट फाल्टै ट्युसनहरू लिन्छ है त्यसले पनि एउटा इकोनोमिक ग्रोथ कालिम्पोङमा भइरहेछ अरू चिजलेभन्दा पनि धेरै इकोनोमिक ग्रोथ चाहिँ कालिम्पोङमा मानिलिनुहोस् स्कुलले नै गर्दा भइरहेछ र अर्को यो भिलेज टुरिजम जुन चाहिँ छ त्यसमा तपाईँको अब अहिले कालिम्पोङको कालिम्पोङमा धेरै मात्रामा होमस्टेहरू खोलिएको छ है जहाँ त्यो होमस्टे खोल्नमा सरकारले पनि धेरै साह सहायता गरिरहेछ उहाँहरूलाई लोनमा सबसिडी दिएर सहायता गरिरहेछ है र धेरै ऊ यो भएर यो होसस्टे भन्ने चाहिँ यति साह्रो फैलिएर गएको छ यो कालिम्पोङ भेगमा तपाईँले अहिले मेक्सिमम् जुन चाहिँ टुरिस्टहरू आउँछ उनीहरू यो बजारको होटेलहरू भन्दा बेसी चाहिँ यो होमस्टेमा बस्नु रुचाउ रुचाउने गर्छ है त्यसले गर्दा यो कालिम्पोङको इकोनोमिक कन्डिसन धेरै मात्रामा माथि गएको छ यो होमस्टेहरूले गर्दा पनि है र अर्को छ तपाईँको यो स्मल इन्डस्ट्री भन्दा स्मल इन्डस्ट्री कालिम्पोङमा सबसे बेसी स्मल इन्डस्ट्री सबसे बेसी चलेको भन्दा तपाईँको यो खदा हो खदा र एउटा हो नुडल्स है थु जसलाई हामी थुक्पा भनिन्छ है थुक्पा धेरै प्रकारका थुक्पाहरू छ है र त्यो थुक्पाहरू धेरै चल्छ जस्तै खदा मेक्सिमम् कालिम्पोङमै बनिन्छ र कालिम्पोङबाटै धेरै देश विदेश लगायत यहाँ छेउछाउका राज्यहरू है र भनौँ यो भारतभरि नै कालिम्पोङबाटै यो खदा प्रिन्ट भएर जान्छ है खदा पनि अब धेरै प्रकारको छ जस्तै यो मेक्सिमम् यो बुद्धिस्टले चलाउने चिज हो र यो जति पनि यो हाम्रो छिमेकी देश चाहिँ भुटान है भुटानबाट अथवा नेपालबाट र यहाँ छिमेकी राज्य भनौँ सिक्किमबाट जतिजना पनि आउँछ उहाँहरूले धेरै मात्रामा यो खदा लिएर जान्छ किनभने यहाँ खदाको मुल्य अरू जग्गा हेरी धेरै कम्तीमा छ है र अर्को यो भयो नुडल्स नुडल्स पनि यहाँ फ्याक्ट्रीहरू धेरै छन् स्मल इन्डस्ट्रीजहरू नुडल्सको स्मल इन्डस्ट्रीजहरू धेरै छन् यहीँबाटै तपाईँको धेरथोर धेरै जग्गा सप्लाई हुन्छ नुडल्सहरू पनि यो अब भुटान यो सिक्किम नेपाल जतिपनि यो छेउछाउको राज्यहरू छ है र राज्यहरू छेउछाउको राज्यहरू र छेउछाउको देशहरू छाडि यो जति पनि यहाँ नुडल्स जति पनि यो बनिन्छ एकदमै फेमस चाहिँ यहाँको नुडल्स र खदा चाहिँ एकदमै फेमस यो संसारभरि नै यहाँको नुडल्स र खदा चाहिँ फेमस छ